हामीले यहाँ यहाँ कस्ता प्रकार मानिसहरूले कस्ता प्रकारका बालीहरू वा पशुहरूको खेती तथा पालन गर्छन् भन्दाखेरि चाहिँ हामीले सबभन्दा पहिले चाहिँ पशुपालन केही मात्रामा हामीहरूले एक दुईवटा गाई पाल्ने गर्छौँ र सकेसम्म पशुपालनमा हामी कुकुर पनि पालिराखेका हुन्छौँ गाई पनि पालिराखेका हुन्छौँ बाख्रा पनि पालिराखेका हुन्छौँ र अरू यस्ता यस्ता यो गुवाको खेती पनि लगाइरहेको हुन्छौँ अब यस्तै छ हाम्रो